मानिसको जीवनमा अब सामना गर्नु पर्ने थुप्रै थुप्रै मान ग अब समस्याहरू त आइहाल्छ मान्छेको जीवनमा तर त्यो समस्याहरूलाई समाधान गर्नुको लागि पछि हटेर होइन अगाडि बढेर धैर्य धारण गरेर हामीले कुन कुरालाई सोच्दा सोचेर हामीले कुन कुरा गर्नु पर्ने कुन कुरा गर्न नहुने र कुन कुरा गर्दा मलाई यो कुराले नराम्रो असर गर्छ भन्ने कुराहरू सब कुरा बुझेर अनि जीवनमा परेको कतिवटा त्यस्ता चोटहरू कतिवटा पिरहरू कतिवटा दुःख पीडाहरू रोगहरू लाग्दाखेरि हस्पिटलहरू जाँदाखेरि जुन पिरहरू हामीलाई अब मनमा लागेको थियो हामीलाई जुन कुराहरू हामीले धैर्य धारण गरेर गर्यौँ अनि यस्तो ठुलो ठुलो थुप्रै थुप्रै जीवनमा आइलागेका कुराहरूलाई पनि हामीले अब कस्तो कस्तो चुनौतीहरूलाई पनि मैले अब मेरो हसबेन्ड बिमारी हुँदा पनि मैले एउटा चुनौती गरेर मैले उहाँलाई जाती पारेर ल्याउँछु भन्ने सोच थियो र मेरो घरमा पनि कतिवटा अब त्यस्तो विघ्न बाधाहरू आइलाग्दा पनि मैले एउटा धैर्य धारण गरेर अब यो कुरालाई चाहिँ हाम्रो जीवनमा आएको चुनौती हो र यो कुरालाई चाहिँ हामीले एकदम पार गरेर जानु पर्छ हामीले हतोत्साही भएर होइन तर एउटा जीवनमा आएको चुनौतीलाई चाहिँ हामीले पार गरेर जानु पर्छ भन्ने सोचेर त्यस्तो चुनौतीहरूलाई पनि पार गरेर मैले गएको छु र हामीले अब जीवनमा आएको दुःख पीडा कष्टहरूलाई चाहिँ हामीले अब यो कुरा चाहिँ अब मेरो जीवनमा आइलागेको छ तर यो कुराबाट मैले हरेस खाएर हुँदैन तर मैले यो कुरालाई पार गरेर जानु पर्छ भन्ने कुरालाई चाहिँ मैले धेरै बुझिसकेको छु र जीवनमा आएको थुप्रै थुप्रै ठुल्ठुलो चुनौतीहरूलाई पनि मैले पार गरेर गएको छु अब यस्तो चुनौतीहरू त जीवनमा आउँछ जान्छ तर यो कुराहरूलाई चाहिँ हामीले मनमा रखेर यो चुनौतीहरूलाई चाहिँ हामीले पार गरेर चाहिँ जानु पर्दो रहेछ जस्तो लाग्छ